सुन न अस्ति ल्याएको मार्केटदेखि ल्याएको कुर्ताहरू थियो नि त्यो त बहुत राम्रो रहेछ लगाउन पनि शीतल खोइ कलरहरू पनि जाँदो रहेनछ गरम पनि लाग्दो रहेनछ त्यहाँको कुर्ता लगाए पछि कत्ति कम्फर्टेबल लाग्यो है त्यहाँदेखि मैले त भनेको छु दुई चारवटा कुर्तीहरू ल्याइदिनु भनेर त्यहाँदेखि फेरि ल्याऊँ न कलरहरू पनि जाँदो रहेनछ भुवा पनि उठ्दो रहेनछ कति राम्रो लाग्यो कुर्ताहरू